भाँडा भाँडाकुँडा भन्नुमा हो भने सबथोक पकाउनैका निम्ति हो हामी तपाईँले प्रसङ्ग गरिहाल्नु भयो भान्साघर है यो प्रायः शब्द गाउँठाउँमा सुनिन्छ है गाउँठाउँमा सुन्नुको कारणै आगो बालेर पकाउने ग्यास एकदम कम युज गर्ने अब भाँडाको कुरा हो भने हामी सामान्य गाउँठाउँमा बोलिने शब्द अब चामल पकाउनेलाई हामी नेपालीमा भातको भाँडा है एउटा ठुलो डेक्ची हुन्छ त्यो एउटा परिवारको हिसाबमा पकाइने गरिन्छ है अब पाँचजना छ भने कम्ती सानो भाँडा ठुलो जाहान ठुलो है भातको भाँडाहरू भातको भाँडा भने चाहिँ यो एउटा यो सिल्वरकै टाइपले बनाएको हुन्छ अर्को हामी अब एउटा भातको साथसाथमा हामीलाई सब्जीहरू पनि चाहिन्छ सब्जी पकाउनेलाई हामी कराही भन्छौँ जो सानो हुन्छ भातको भाँडाहरू भन्दा अन्त त्यसको ठुल्ठुलो दुईवटा कानहरू हुन्छ है त्यसलाई गाउँठाउँमा हामी चुलामा पकाउँदाखेरि दुवैलाई पकाउनुभन्दा अगाडि हामी त्यसलाई छेड् नपरोस् है यो अब पछिसम्म चलोस् भनेर माटोले हामीले है लिपेर उयोहरू पनि राख्ने पनि गरिन्छ अर्को हुन्छ हाम्रो भन्नु हो भने हामी सामान्य हो भने कुकरहरू पनि भनिन्छ जसमा हामीले दालहरू है त्यसमा छिटो पनि पाक्छ किनकि सिटी है प्रेसर हुन्छ त्यसमा प्रेसर राइस भएर पकवानहरू धेरै छिटो पाक्ने गरिन्छ अर्को हो अर्को हुन्छ हामीले अब चिया पकाउने भाँडा भनिन्छ गाउँठाउँतिर है चिया बिहान बेलुकी चियाहरू पकाउने उयसहरू भनिन्छ अर्को हुन्छ हाम्रो अब पकाउनु त पाक्नु त पाक्यो अब केमा खाने है अब खानुको कुरामा हो भने हामीलाई त्यहाँ पहिला पहिला अहिले ट्वा ट्वेन्टी फर्स्ट सेन्चुरी पहिला पहिला त भनिन्थ्यो हाम्रो बाजेबोजूहरू काँसको थालहरूतिर खाइन्थ्यो बिमारहरू रोगहरू लागिँदैन भनेर है अहिले भन्नु हो भने आहिले हामी गाउँठाउँमा प्रायः प्लास्टिक थाल प्लास्टिकको थाल भन्नु हो सिल्वरको थालहरू हुन्छ त्यसतिर खाने गर्छौँ अन्त पहिला पनि काँसकै गिलासतिर पानीहरू पनि पिउँथ्यौ भन्नुहुन्थ्यो र अहिले त्यही हामी त्यही प्लास्टिकको ग्लासको न त सिल्भरको मगतिरहरू पानीहरू पिउने गर्छ अर्को हो गाग्रो स जो टाढोबाट अब घर छेउतिर पानी नहुनेलाई टाढोबाट पानी ल्याएर राख्ने गाग्रोहरू हुन्छ त्यो गाग्रोमा पानीहरू हालेर राखेर खाना पकाउनु न त तिर्खाएको छ भने पिउनु न त कोही तिर्खाएर आउनेहरूलाई सारेर दिनु त्यो गाग्रोबाट हुन्छ अर्को हुन्छ गाई दुहुनै बाल्टी भन्छौँ हामी है त्यो पनि धेरै उपयोगी हुन्छ गाउँठाउँतिर गाईबस्तुहरू पालेको छ भने बाल्टीले बाल्टीबाट ल्याएर राखेर है दुहुने गरिन्छ अन्त हामीले अरू हुन्छ चामलको त कुरा गर्यौँ भातको कुरा गर्यौँ अब रोटीहरू पोल्नुको लागि चाहिँ रोटीहरू पोल्नुको लागि हामीलाई चाहिन्छ बोल है सर्वप्रथम बोलमा अब मुसमास गरेर बोल भनिन्छ हामी नेपाली भाषामा अन्त बोल अनि त्यसलाई पका उयो पोल्नुको लागि पकाउनुको निम्ति ताई है रोटीहरू पनि त्यसमा सेकाएर पोलेर खाइन्छ है ताईहरू त्यो पनि त्यसमा यो त्यो त्यही खोप्चो हुँदैन चार एकदम प्लेन हुन्छ है त्यसमा सेकाएर ताईहरू पोलिन्छ अर्को हुन्छ अनि त्यो ताई धेरै प्रकारको भने चाहिँ एउटा रोटी पोल्ने अरूहरू पनि हुन्छ अरू जस्तै सेलरोटी पोल्ने ताइहरू त्यही अलिक गक गहिरो हुन्छ त्यसमा तेलहरू हालेर सेलरोटीहरू पनि पोलिन्छ होइन त्यसमा यहाँ धेरै उयोहरू बनाइन्छ पकवानहरू अर्को अर्को हो भने अब कसैले अब हातले खानुहुँदैन है हातले नखाँदाखेरि अब हामीलाई चाहिन्छ चम्ची काँटाहरू होइन चम्चीहरू अन्त ए अर्को त हामीले बिर्सेछौँ भातहरू पकाउँदा पनि चम्ची झैँ पन्यू है सब्जी चलाउँदा पन्यू भनिन्छ भातहरू चलाउँदा डाढुहरू होइन अब उयसहरू अब त्यसले चलाएर नुन मसलाहरू सब्जीमा म्यासअप गर्ने हैँ मिक्स मिक्स गर्नुको पनि त्यस्तो थोकहरू पनि चाहिन्छ खानाको निम्ति म अरूहरू अन्तखेरि बाहिर चलाउनु पनि भाँडाकुँडा आउँछ प्रायः है त्यसै हामीले अब बाहिर गाईहरूलाई कुँडो है गाईहरूलाई खानेकुरा दिनुहुन भने ठुलो बोल भनिन्छ है अब बोलकै अब ठुलो ठुलो बोलहरूतिर पनि हामी दिनसकिन्छ यो दुवैको हुन्छ प्लास्टिकको पनि हुन्छ सिल्वरको पनि हुन्छ त्योहरू